हेलो हजुर तपाईँ दिपेन बोल्नुभएको मेरो टुरिस्ट ए हजुर बस्ने ठाउँहरू यहाँ माथि स्कू बाग्राकोट हायर सेकेन्डरी स्कुलनिर पुरा रुमहरू खालि छ त्यतातिर पाइहाल्छ बाख्राकोटमा त घुम्ने ठाउँहरू बाख्राकोटमा घुम्ने ठाउँहरू पुरा छ अनि यहाँ बगान चिया बगान बा तपाईँको रुम चाहिँ म यहाँनिर खोजिदिएर राखिदिराख्छु हुन्छ यहाँनिर हात्तीहरू आउँछ अनि यहाँनिर माथि केमल पनि राखेको छ ऊँठ हाँसहरूतिर पनि उयो हर्सहरूतिर पनि तपाईँहरू हर्स राइड गर्ने हो भने पनि यतातिर पाउँछ पाउनु त हजुर यहाँनिर जङ्गलहरू त पुरा छ चराहरू पनि जङ्गलमा त पुरा भेट्नुहुन्छ कहिले कहीँ मयुरहरू पनि पाउँछ भित्र भित्र हजुर फोटोहरू खिच्दाखेरि त केही पनि हुँदैन तपाईँहरू फोटोहरू पनि मजाले खिच्नु पाउनुहुन्छ अझै तपाईँ त्यहाँनिर ड्राई पिक्निकहरू पनि गर्नु सक्नुहुन्छ हजुर यहाँनिर खोलाहरू पनि छ जङ्गलहरू पनि छ बगानहरू पनि छ यहाँनिर वहीँ पहाडहरू पनि छ तपाईँ यता माथितिर पहाडहरूतिर पनि जानु चाहन्छन् भने जाँदा हुन्छ हजुर हाइकिङहरू पनि गर्नु पाउनुहुन्छ केही ऊ यो रोकटोकहरू छैन एनिमलहरू आयो भने चाहिँ अँ अलिकति ऊ यो हुन्छ तर त्यस्को हामीहरू ऊ यो हामीहरू चाहिँ यहाँनिर सबै सेफ्टीहरूसँग जान्छौँ नि तपै घुम्नु जाँदाखेरि हाम्रो एउटा टिमै हुन्छ तपाईँसँग तपाईँलाई केही प्रब्लमहरू भयो भने हेल्प गर्ने तपाईँहरूसँग हजुर मैले यहाँनिर रुम पनि भनिदिइ राखेको छु तपाईँहरू चाहिँ कहिले आउनुहुन्छ ए हुन्छ मैले यहाँ रुमहरू सबै रेडी पारेको छु तपाईँहरू चाहिँ आउनुहोस् न त ल ल ल हुन्छ राखेको